मैले फर्स्ट सपिङ गर्दा चाहिँ मिसो एपबाट चार सय रुपेको एउटा टी सर्ट मगाएको थिएँ है त्यो टी सर्ट चाहिँ मैले साथीहरूसँग कुरा गरेको थिएँ साथीहरूले अनलाइन सामान त राम्रो हुन्छ र त्यो पनि मिसो एपको भनेर भन्यो है मलाई कस्तो लागिरहेको थियो सामान कस्तो आउँछ होला भनेर है त्यो सामान आएर चाहिँ मैले हेर्दाखेरि चाहिँ मैले फोटोमा जस्तो देखेको थिएँ है त्यस्तै सामान आएछ मैले कलर पनि जस्तो भनेको थिएँ त्यस्तै आएछ मैले लगाएर हेरेँ लगाएर हेर्दाखेरि एकदम कम्फर्टेबल लाग्यो है मैले लगाएर त्यसलाई धुँदाखेरि पनि त्यसको कलर पनि गएन लुगा पनि घटेन है अन्त जहाँ जाँदा मलाई त्यही लगाउनु मन पर्छ राम्रो पनि देख्छ है त्यसले मलाई त्यहाँबाट म चाहिँ यो लुगा चाहिँ एकदम खुसी छु